स्विटमार्ट ओनर बोल्नुभएको हो ए सुन्नुहोस् न तपाईँकोबाट अ अघि मलाई चार बजेतिर डोनट डेलिभर गरिदिएको थियो कि त्यो त एकदमै बासी पो रहेछ त हो होइन कस् त्यही नानीलाई होइन खुवाकै कस्तो भुँडी दुखेर भन्नुहोस् न मैले यस्तो फेरि सुँघे कि एकदमै बासी लाग्यो मलाई त हजुर होइन मैले चाहिँ भनेको अहिले यसरी बासी बासी सेल गऱ्यो भने त हामी त किन्नु आउँदैन हामी त रेगुलर कस्टमर हो नि त हो अनि त हामीलाई त फ्रेस दिनुपऱ्यो नि हजुर हजुर मैले त त्यो डोनट खोलेर पनि हेरेँ हो म त भए नानीले अरू केही खाए होला खोलेर हेरेँ त्यो डोनटमा त कस्तो स्मेल पो आयो हुन्छ नि त्यो त फ्रेस एकदमै फ्रेस थिएन क्रिम पनि सायद फ्रेस थिएन त्यसको भित्रको फिलिङ्ग्स पनि एकदमै राम्रो लागेन मलाई हजुर हजुर कस्तो ऊ यो मलाई त एकदम बासी लागेर नि रिचेक गर्नुलाई हेरेँ पनि के मलाई त फेरि अनि त ए त्यस्तो त नानीहरूलाई दिनुपर्छ होइन कोही बेला नानीहरू स्न्याक्सको लागि आउँछ भोकाइरहेको हुन्छ यसरी खाँदा भुँडी दुख्यो भने त अब हामी त किन्दैनौँ होला हो फेरि फेरि अनि त म सोच्दै थिएँ कि अब भोलिदेखिन्को सायद मलाई डेलिभर नगरिदिनुहोस् होला चार बजेतिर चाहिँ मैले नि

हजुर

अब फेरि बासी त हुँदैन होला नि हजुर हिजोको चाहिँ ए हजुर हुन्छ हुन्छ हुन्छ म तपाईँलाई मेल गरिदिन्छु है मेरो एड्रेस हुन्छ हुन्छ हुन्छ